हेलो शङ्कर भाइ भाइ शङ्कर ड्राइभर है ए अँ सुन्नु न अँ म चाहिँ नि अँ कालिम्पोङ अब अँ तपाईँको नम्बर चाहिँ मलाई यहाँ एकजना साथीले दिएको थियो होइन त्यहाँ कालिम्पोङ घुम्नुआएको थिएँ म चाहिँ होइन अन्त अब कालिम्पोङ चाहिँ फर्स्ट टाइम हो म आएको घुम्नुको लागि है हामी घुम्नुको लागि अन्त कालिम्पोङमा चाहिँ त्यस्तो अब एट्र्याकटिभ जग्गाहरू चाहिँ कुन कुन चाहिँ कहाँनिर कुन कुन ठाउँहरू चाहिँ छ हौ भनिदिनु नि ए अँ

ए हजुर हजुर सुन्नु नि अन्त त्यो लाभा लाभा भन्ने ठाउँ चाहिँ अब मलाई एकदमै जानु मनपरेको छ होइन प्लस मेरो साथीहरू पनि गएर आएको थियो होइन अन्त एकदमै राम्रो छ लाभा चाहिँ जानु है तिमी पनि भनेर भन्दै थियो कि अन्त त्यो लाभा जानु चाहिँ कति घन्टाहरू लाग्छ होला है हजुर हजुर हिसाबले मतलब अब कति जस्तो लाग्छ त्यो चाहिँ भनिदिनु होस् न हजुर हजुर हजुर डेलो लाभा दुई दुईपट्टि नै अब घुम्ने चाहिँ इच्छा छ होइन अँ अँ दुई ठाउँ चाहिँ जाने उयो छ त्यहाँबाट बादमा फेरि यता के अरे यो दुर्पिन साइटहरू त्यता पनि अब सुन्नु चाहिँ सुनेको छु है जानु त गएको छुइनँ हो अन्त त्यता पनि जाउँ भनेको त्यही कारण भाइलाई यसो दुई तिन दिन हजुर हजुर हजुर गुम्बाहरूतिर हजुर ए अँ ए हजुर हो जानु चाहिँ अँ भोलि त भ्याउँदिनँ पर्सि पर्सिको दिन चाहिँ जाउँ भनेको नि किनभने भोलि चाहिँ मेरो अँ यहाँनिर कालिम्पोङ बजारमा पनि अब अलिक सपिङहरू गर्नुपर्ने थियो कि अन्त त्यो भएर चाहिँ अँ पर्सिको दिन चाहिँ म भाइलाई भन्छु नि फोन गरेर भन्छु नि होइन अन्त भाइ चाहिँ भाइले मलाई अब म कल गर्छु अन्त भाइ चाहिँ अलिक अब रेडी नै भइदिनु नि त्यही कारण अहिले नै फिक्स गरिरहेको नि पर्सिको दिन चाहिँ जान्छु भनेर बिहान अब भाइ कति बजी भ्याउनुहुन्छ त्यस्तो अब छिटो पनि होइन कति आठ नौ बजीहरूतिर भ्याउनुहुन्छ ए हजुर हजुर ए हजुर हुन्छ हुन्छ भाइ म म तपाईँलाई पठाउँछु नि ल हुन्छ हुन्छ भाइ अहिले राखेँ